ए कति तारिक लिनु भएको थियो कुन कम्पनी हो ओप्पोको हो हजुर हजुर ए होइन हजुर कोही बेला अब इलेक्ट्रोनिक चिज हो अब प्रोब्लम त हुन्छ हामीलाई पनि कहाँ थाहा हुन्छ र हामीलाई पनि हामी पनि अब यहाँ बेच्ने मान्छे मात्र हो तर अब त्यो कम्पनीबाटै कतिवटा कुराहरू त अब हुन त बिग्रेर पनि आउँछ हुनु त हाम्रो पनि मिस्टेक हो एकपल्ट हामीले पनि जाँच गरेरै दिनुपर्ने हो है तर पनि अब त्यो भुल हुन गएछ है हामी क्षमा चाहन्छौँ र तपाईँले एकपल्ट लिएर आउनुहोस् न त्यसलाई है लिएर आउनुहोस् अन्त यहाँ आइकन हेर्नुहोस् नभए तपाईँले अब अरू कम्पनीको अरू मोबाइलहरू पनि तपाईँले यहाँबाट लानु सक्नुहुन्छ त्यो अब तपाईँको विचार हो हजुर हजुर ए होइन हजुर पाउनुहुन्छ नि तपाईँले अब दाम अनुसारको अब सामानहरू त अब दोकानमा आयो भने अब यहाँ त धेरै प्रकारको अब ब्रान्डको अब फोनहरू है यो हाम्रो दोकानमा एभाइलेबल छ तपाईँले अब तपाईँ आइकन अब फोनमा भन्दा पनि तपाईँ भोलि लिइकन आउनुहोस हाम्रो दोकानमा यो मोबाइलको अब के भएको छ म पनि हेर्छु अब मेरो कारण पनि होइन म त्यो मोबाइललाई फेरि है सिलगढीतिर मैले जहाँबाट ल्याएँ म त्यहीँ पठाउने कोसिस गर्छु र तपाईँ आउनुहोस् र अब आइकन चाहिँ एकपल्ट अरू ब्रान्डको पनि है मोबाइलहरू छ है त्यसमा तपाईँले भिजिट गर्न सक्नुहुन्छ र तपाईँको ल्याकतअनुसार तपाईँकोमा जत्ति है रुपियाँ पैसा छ त्यसको भरमा तपाईँले यहाँबाट जुनै पनि है कम्पनीको फोनहरू लिकन जानु सक्नुहुन्छ तपाईँलाई अब भिन्न भिन्नै कम्पनीको है फोनहरू लाँदाखेरि अफर त हुन्छै हुन्छ तपाईँलाई त्यो सब तपाईँले अब दोकानमै आइकन हेरिकन लान सक्नुहुन्छ र अब अझै भएन भने है हामीले अबो ठिक जानकरी दिन नसके भने है तपाईँले कम्पनीकै कति है डिलरहरूसँग पनि तपाईँले यो विषयमा है बातचित गर्न सक्नुहुन्छ हुन्छ तपाईँ भोलि भोलि तपाईँ निस्किनुहोस् न दोकानमा मै दोकानमा हुन्छु आइकन हेर्नुहोस अरू कम्पनीको पनि धेरै फोनहरू हाम्रो दोकानमा उपलब्ध छ तपाईँले तपाईँलाई मन परेअनुसार राम्ररी हेरिकन तपाईँले जुनै पनि अब लान सक्नुहुन्छ त्यो चाहिँ अब तपाईँले ओप्पो ब्रान्डको लादा चाहिँ हाम्रो पनि मिस्टेक होइन अब कतिपय कुराहरू त इलेकट्रोनिक डिभाइस भएको कारणले गर्दा हामीलाई पनि थाहा हुँदैन हामी त्यस कारण त्यो कुरामा चाहिँ माफी चाहन्छौँ र तपाईँ भोलि निस्किनुहोस न दोकानमा आइकन अरू ब्रान्डको फोनहरू हेरिकन लानुस् न ल हुन्छ हुन्छ नौ बजीदेखि दोकान त अब बेलुका आठ बजीसम्मै खुल्ला हुन्छ आउनुहोस् न तपाईँ जुनै टाइममा पनि हुन्छ हुन्छ